जीवन यापनको लागि मैले चाहिँ अहिले ट्युसन पढाउने गर्दैछु कारण अब पढाइ मैले पढाइको साथ साथमा ग्र्याजुएसन कलेज पनि पढिरहेको छु अनि कालिम्पोङ गभर्मेन्ट पिटिटिआई पनि गरिरहेको छु साथ साथै मैले घरमा दुई ग्रुप गरेर ट्युसन पढाइरहेको छु यो ट्युसन पढाउनुको बाटो मैले चाहिँ किन तय गरेँ भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो के भन्छ नि खानदानी पेसै जस्तो भइरहेको छ अहिले चाहिँ पहिला सुरूवात मेरो बुवाले गर्नुभएको थियो मेरो बुवादेखिन् मेरो ठुलो दिदीले गर्नुभयो मेरो ठुलो दिदीदेखि मेरो माइली दिदीले गर्नुभयो माइली दिदीको बाद मैले गर्नु था अहिले मैले गर्न थालेको र म गर्न थालेको र गरिरहेको छु अझैसम्म पनि गरिरहेकी छु र भाइले पनि गरिरहेको छ र मैले यो पेसा गर्न गरेको मात्र आज आजको दिनसम्म चाहिँ दस वर्ष हुन लाग्यो मैले यो पेसा चाहिँ किन लिएको भन्दा मलाई पढाउन नानीहरूलाई नयाँ नयाँ कुरा सिकाउन उनीहरूले नबुजेको सम्झाउन धेरै रुचि लाग्छ यस कुरामा चाहिँ धेरै रुचि लाग्छ सबैभन्दा बेसी रुचि लाग्ने मेरो पाठ हो म्याथ्स जसलाई चाहिँ हामी जसमा चाहिँ हामी भाग गुना जोड सबै गर्नु जोड गुना सबै गर्नु पर्छ होइन अनि मैले पढाउँदा पढाउनु चाहिँ कक्षा कक्षा एलकेजीदेखिन्को कक्षा नौसम्म पढाइरहेको छु र मेरो पढाउने मुख्य विषयहरू चाहिँ अङ्ग्रेजी हिन्दी नेपाली विज्ञान र म्याथ्स छ नानीहरूले मैले सिकाउँदाखेरि धेरै रुचिको साथमा उनीहरूले म्याथ्स गर्छन् मलाई ट्युसन पढाउनु कुनै मेरो के भनौँ पेसा त यो मेरो पेसा त होइन तर मलाई नानीहरूलाई पढाउँदै आएकोदेखिन् अहिले त दिदीको मेरो माइली दिदी माइली दिदीको विवाह हुँदाखेरि उनको उनको जुन ट्युसनको नानीहरू थिए उनीहरूलाई अब पढ्ने जग्गा नहुँदाखेरि त्यस समयदेखि मैले सुरू ट्युसन पढाउन सुरू गरेका थिएँ र आजको दिनसम्म पनि मैले ट्युसन पढाइरहेको छु त्यस समय मेरो मेरो ट्युसनमा नानीहरू पाँचजना छजना थिए कतिजनाले मैले पढाँउछ भनेर ट्युसन छोडेर पनि गए र मैले जब ट्युसन पढाउन सुरू गरेँ मलाई त्यो कुरामा धेरै रुचि बढ्न थाल्यो र रुचि रुचि बढ्दा बढ्दै मेरो नानी स्टुडेनटहरू पनि बढ्न थाले अहिले त्यस समय मैले सातजना जतिबाट सुरू गरेको थियो भने अहिले चालिससम्म पनि चालिससम्म विद्धयार्थीहरूलाई मैले मेरो ट्युसनको माध्यमबाट ज्ञान दिइरहेको छु उनीहरू मेरो ट्युसनको टाइमिङ चारदेखिन् आठसम्म अहिले छ जसमा दुई भाग गरेर मैले पढाएको छु कक्षा छदेखिन् तलका नानीहरू चार बजेदेखिन् छ बजेसम्म पढ्छन् अनि कक्षा सातदेखिन्को कक्षा नौसम्मन्का विद्धार्थीहरू छ बजेदेखिन् आठ बजेसम्म पढ्ने गर्छन् र कहिले कहीँ इक्जामको बेलामा परिक्षाको बेलामा उनीहरूलाई मैले ज्यादा एक्सट्रा टाइम समय दिएर पनि उनीहरूको जुन विषय छ त्यसलाई जसरी भए पनि म समाप्त गर्ने कोसिस गर्छु र नानीहरूसँग म धेरै नै के भन्नु क्लोज रिलेसन राखेको छु ताकि नानीहरूले कुनै प्रकारको असुविधाहरू भए भने मसँग बिना कुनै डर बिना कुनै असुविधाको आएर मलाई सोध्न सकून् अनि उनीहरूलाई मैले मदद गर्न सकेँ या उनीहरूको सहायता गर्न सकेँ गर्न सकूँ ताकि उनीहरूले आउँदो दिनहरूमा कुनै प्रकारको त्यस्तो गल्तीहरू गर्न गल्तीहरू नगरोस् मलाई पढाउन रुचि लागोकोदेखिन् मैले मेरो के मेरो एम्बिसनै एउटा टिचर हुनु बनेको छ अनि मेरो ज्यादा इन्ट्रेस्ट नै त्यही पढाइपट्टिले गर्दाखेरि चाहिँ मैले अझै फर्दर स्टडिज गर्ने मेरो इच्छा पनि छ र म गर्ने पनि पुरा पनि गर्ने छु त त्यही सन्दर्भले गर्दाखेरि नै आज म कालिम्पोङ गभर्मेन्ट पिटिटिआई पनि जोइन गरेको आउँदो दिनहरूमा अब मैले अब गभर्मेन्ट जब त होइन कुनै प्राइभेट जबमा पनि टिचिङमा पाएँ भने चाहिँ म आफ्नो पुरै मेहनतले पुरै जिजानले त्यसमा मो काम गर्नेछु र नानीहरूलाई नयाँ नयाँ कुराहरू सिकाउनेछु उनीहरूलाई हौसला दिनेछु पढाइको क्षेत्रमा उनीहरूलाई अगाडि बढाउनेछु कहिले कुनै खालको अब उनीहरूलाई दुखः परेमा त्यसमा पनि उनीहरूलाई साथ दिनेछु भने मेरो एउटा यो सोच छ र मैले त्यही भएर चाहिँ आजको दिनमा छे यो पढाइ क्षेत्र लिएर चाहिँ ट्युसन गरिरहेको छु अनि पिटिटिआईमा पनि ट्रेनिङ गरिरहेको छु